अब यो सेयर बजारको बारेमा चाहिँ अब मलाई चाहिँ है अब साह्रै नै अब याद छैन तर अब यो डिजिटल एपहरूले चाहिँ भारतमा बेपारीहरूलाई चाहिँ अब धेरै नै अब सुविधा भएको छ है उनीहरूलाई केही सामानहरू अब किनबेच गर्दाखेरि अब पैसा दिनुपर्ने हुन्छ है अब पैसै नदिएर उनीहरूले अब अनलाइन को रूपबाट है फोनबाट उनीहरूले अब डिजिटल्ली अब दिँदा पनि भइहाल्छ है अब पैसाहरू अब बोकिरहनु अब परेन कसैले पनि अब धेरै नै अब सजिलो भएको छ यसमा टाढा टाढा है अब पैसा पठाउनु सकिन्छ अथवा पैसा टाढामा भएको आफ्नो कोहीबाट है पैसा लिनु सकिन्छ अन्त यसको अब एउटा अब यसमा एउटा अब यसको नकरात्मक पक्ष चाहिँ के छ भन्दाखेरि चाहिँ अब कति समयमा हुनुसक्छ अब कसै अब एउटा मानिसलाई दिइ अब डिजिटल्ली दिएको पैसा अर्को मानिसको खातामा जानु पनि सक्छ है अब यसको उयो नकारात्मक पक्ष चाहिँ यही छ एउटा